ब्रह्माण्डको सबैभन्दा ठुलो रहस्य मलाई के लाग्छ भने हामी को हौँ र हामी के गर्न आएका हौँ हाम्रो अस्तित्व यहाँ के छ यो चाहिँ साह्रै मलाई अचम्म लाग्छ हामी कसरी यहाँ आइपुग्यौँ हाम्रो फर्स्ट जेनरेसन चाहिँ के थियो र हामी कसरी आइपुग्यौँ भन्ने चाहिँ एकदमै मलाई अचम्म लाग्छ यो चाहिँ सबैभन्दा ठुलो रहस्य मलाई लाग्छ साह्रै अचम्म मनमोहक चिज लाग्छ मलाई यो